धमाआङी कस्तो हुनुहुन्छ ए के हौ यसपालि त अन्त पिकनिक पिकनिहरू पनि गएन त हामी अन्त त्यही त जाउँ भनेर नि अन्त गजलडुब्बा जाउँ भनेको अँ जाउँ न होइन अन्त उयो गाडी रिजर्भ गरौँ कि गजलडुब्बा जाने कि त्यो घर उल्टा छ अरे नि त्यहाँ जाने त्यही त घ त्यो हजुर ठिक त्यसो भए जाउँ न त ल गजलडुब्बै तिन तिन सौ रुपियाँ गरेर उठाउन भइहाल्छ नि सामानहरू मिलेर किनौँला को को जाने त्यो चाहिँ भन्नु पर्यो नि अब भन्नु पर्यो सल्लाह मिलाउनु पर्यो उनीहरूसँग ए हजुर भरे मेरोमा आउनु कि भेट्नु त्यतिखेर सल्लाह गरौँ न ल सबैलाई बोलाएर सल्लाह गरौँ न त्यतिखेरै भाडाहरू मिलाउनु पर्छ हो गाडी चाहिँ कसको लाने त्यही त तपाईँकोमा नम्बर छ अन्त ड्राइभरहरूको ए हजुर ए ल ल त्यो मदन दाजुलाई भन्छु ल म त्यसो भए उम् उदा उसलाई फोन गरेर भाडा मिलाउँ होइन अन्त जाउँ न सबैजना मिलेर ल ल अहिले राखेँ भरे आउनु न तपाईँ ल मेरो घरमा ल ल राखेँ हुन्छ